मैले चाहिँ अस्ति भर्खर फ्लिपकार्टबाट कपालमा लगाउने तेल मगाएको थिएँ प्लम कम्पनीबाट त्यो तेल चाहिँ एकदमै राम्रो रहेछ लगाएको होइन एक दुई दिनमा नै राम्रो भयो मेरो कपाल मतलब सिल्की एकदमै स्मुथ टाइपको खालके भयो मेरो कपाल चाहिँ त्यो तेल चाहिँ एकदमै राम्रो रहेछ मैले त्यहाँबाट राम्रो यो पाएँ मेरो कपाल चाहिँ एकदमै राम्रो भएको छ त्यो तेल लगाएर त्यो कम्पनीको तेल चाहिँ एकदमै राम्रो हुँदो हुँदोरहेछ